नमस्ते को बोल्नु भएको म स्कुलबाट बोलेको किस्मत सर बोलेको ए हजुर अस्ति त्यो प्यारेन्टस् टिचर मिटिङमा तपाईँ आउँनु भएन नि ए हजुर हामीले त्यो युनिट टेस्टको रिजल्ट तपाईँलाई पठाएको थियौँ नानीको हेर्नुभयो होला कस्तो खालको लाग्यो तपाईँलाई यो रिजल्ट हेरेर ए हजुर हजुर म्याथ्समै अलिक बिगारेको रहेछ अन्त तपाईँले घरमा नानीलाई ट्युसनहरू लगाउनु भएको थियो

ए हजुर हजुर अन्त तपाईँको हिसाबमा तपाईँको सोचाइमा चाहिँ अब नानीहरूलाई चाहिँ तपाईँको नानीलाई कस्तो प्रकारको के गर्नुपर्छ होला जस्तो लाग्छ होइन होइन म्याथामेटिक्सलाई इमप्रुभमेन्ट नानीको इमप्रुभमेन्टको लागि के गर्नुपर्छ होला जस्तो लाग्छ

ए हजुर होइन ठिकै छ नानीको प्रोग्रेस एकदमै राम्रै नै छ हो विशेष भन्दाखेरि चाहिँ अब नानीलाई अलिकति मेन्टली स्ट्रेस छ जस्तो लाग्दैछ किनभने केलकुलेसनहरू राम्रो गर्नु सकेको छैन अरू सब्जेटहरूमा प्राय प्राय नानीले राम्रै गरेको छ उसको राम्रै छ अलिकति अन्त अब त्यसको लागि चै नानीलाई अलिकति मेन्टली अलिकति रिलिफ दिनुपर्छ किनभने जँहासम्म लाग्छ मलाई नानीलाई अलिकति प्रेसरहरू भइरहेको छ त अन्त अब त्यो प्रब्लम सलभिङको लागि चाहिँ नानीलाई अलिकति मोटिभेसन गर्नु चाहिँ सबैभन्दा जरुरी देख्दैछु मैले चाहिँ अन्त अब यसको लागि चाहिँ तपाईँले पनि आफै अब एउटा आमा भनेको सबैभन्दा फर्स्ट फ्रेन्ड हो अन्त तपाईँले नानीलाई चाहिँ अलिकति मोटिभेट गर्नुहोस् किनभने ऊ डराइराखेको छ प्रब्लमहरू सल्भ गर्नुको लागि म्याथको प्रब्लमहरू सल्भहरू गर्नुको लागि त्यसमा चाहिँ अब तपाईँले अलिकति मोटिभेसनहरू दिनुभयो गराउनुभयो नानीलाई अन्त साथ साथमै अब पढाको पढाकै पढाको पढाकै गर्दाखेर पनि नानीलाई बोर हुन्छ उसले एक ठाँउमा कन्सनट्रेट गर्नु सक्दैन अन्त त्यसले गर्दाखेर चाहिँ नानीलाई पढाउनुको साथ साथमा केही समयको लागि ब्रेक दिएर अलिकति इन्टरटेनिङ गराउने खालको चिजहरू गराउनु भयो भने नानीले अझै मजाले कन्सनट्रेट भएर चाहिँ म्याथम्याटिक्सको त्यो प्रब्लमहरू सल्भ गर्नु गर्छ अनि उसलाई अलिकति इन्ट्रेस्ट पनि आउँछ पढ्नुमा तपाईँलाई चाहिँ कस्तो लाग्छ यो विषयमा चाहिँ उम् हजुर हजुर होइन अरू एक्सट्रा एक्टिभिटिजहरू पनि गराउनु पऱ्यो गिटार क्लासहरू पनि लगाउनु पऱ्यो होइन नानीहरूलाई त अब अल राउण्डर बनाउनु पऱ्यो नि त र सबै प्रकारको क्रिएटिभिटीहरू सिकाउनु पऱ्यो तर अब म्याथम्याटिक्स चाहिँ अब यस्तो सब्जेक्ट हो जसले चाहिँ अब इन् फ्युचरमा गएर अलिकति अब राम्रो स्कोप हुनसक्छ होइन फेरि अलिकति म्याथम्याटिक्स भनेको माइन्डमा माइन्डको क्यालकुलेसनहरू हुन्छ माइन्ड पनि अलिकति क्रिएटिभ हुनुमा धेरै हेल्प हुन्छ यसले गर्दाखेर अलिकति तपाईँले फोकस् गरिदिनुहोस् न ल हुन्छ हुन्छ थ्याङ्क यू